मैले अहिलेसम्म महत्त्वपूर्ण निर्णय भनेको अब म जब पढाइ गर्दै थिएँ पढाइ गरिसकेर जब म तिन साल जस्तो खाली बसेँ त्यति बेला कि त केही गर्नु पर्छ कि त अब यतिकै बस्नु पर्छ भन्ने एउटा त्यो बेला आएको थियो त त्यो समयमा मेरो साथीले एकजनाले यहाँ गाडी छ ड्राइभर खोजिरहेको छ तँ आफै गाडी चलाउनु आउँछ भनेर मलाई सोध्यो अन्त मैले सोचे अब सानो काम ठुलो भए पनि सोनो भए पनि काम त गर्नु पर्ने आफ्नो लागि त त्यतिकै बसेर हुँदैन अन्त चैँ मैले ड्राइभिङ गर्नु थालेँ अन्त अब गाडी चलाउनु थालेँ पछि के भयो अरूको गाडी चलाउनु थालेँ पछि अब आफ्नो चलाएको जस्तो हुँदैन त्यो खर्च दिनु पऱ्यो त्यसले गर्दाखेरि अब बादमा त्यहीँ कमाएको पैसाले गर्दा अब आफ्नो गाडी किनेर त्यहाँबाट मैले चलाउनु थालेँ अब अहिले राम्ररी त्यहीँ काम नै चलिरहेको छ परिवार चलिरहेको छ मेरो